हजुर मैले सार्वजनिक यातायातको अभाव वा खराब बाटोघाटोहरू जस्ता कुनै विशेष समस्याहरूको सामना गर्नु भएको छ भन्दैछ हजुर मैले गरेको छु अब हामीले कहीँ यात्रा गर्नु छ भने चाहिँ हाम्रो यता पहाडमा के छ भने बाटोघाटोहरू चाहिँ एकदम घुमेर जानु पर्छ बाटोघाटोहरू त्यति साह्रो राम्रो हुँदैन यता हाम्रो बाटो बाटोहरू त बनाएकै छ तर बाटोहरू बनाएको एक दुई महिनामै फेरी बिग्रिहाल्छ हामीले यता मुनि ओह्रालो सिलगढीहरू जाँदाखेरि धेरै असुविधा हुन्छ घरि पहिरोले गएर बाटो बिग्रिरहेको हुन्छ घरि हुरी बतासहरूले गर्दा रुखहरू झरेर बाटो नै बन्द हुन्छ हामीलाई धेरै हुन्छ समस्या बाटोहरू सानो भएको कारणले गर्दा चाहिँ जामहरू धेरै हुन्छ हामीलाई अब ठाउँमा पुग्नुको लागि टाइममा हामी समयमा पुग्दैन हामीलाई ढिलो हुन्छ अगर हामी कुनै ठाउँ टाढो समयमा नै पुग्नु छ भने चाहिँ हामी एक घन्टा अघाडि नै हामी निस्किएर जानु पर्छ बाटोघाटोहरूले गर्दा नै बाटोघाटोहरू खाल्डा हुन्छ पानीहरूले बिग्रिएको हुन्छ घरि हुरी बतासले रुखहरू झरेर रुखहरूले बन्द भएको हुन्छ त्यही कारणले चाहिँ मैले चाहिँ यस्तो बाटोघाटोहरूले गर्दा चाहिँ यस्तो कता सार्वजनिक यातायातको चाहिँ अनि धेरै सामना गर्नु गर्नु परेको छ